म गोरुबथानदेखि ए मलाई तपाईँको इन्सुरेन्सको बारेमा के कस्तो छ त्यो जान्नु थियो कुन चाहिँ कति महिनाको छ र के कस्तो टर्म उयो हुन्छ र त्यसको बेनिफिटहरू के कस्तो एक्सिडेन्टल बेनिफिट डेत्थ बेनिफिटहरू के कस्तो छ त्यो विषय जान्नु थियो र नि मैले त मेरै लागि मात्रै एकजनाको लागि मात्रै नि सोचेको अब भविष्यमा अझै हुनुसक्छ हजुर अहिले फिलहालको लागि चाहिँ म अहिले एक्लै नै गर्छु र यो सक्किसकेर इन्सुरेन्स अब मैले गरिसकेर चाहिँ अब के कसो कसरी गर्नुपर्ने त्यसको नि यसो असुविधा सुविधा के कस्तो हौ त्यो हरेर पनि अरूलाई पनि गर्नुसक्छ

हजुर र त्यसको के कस्तो प्लानको कति रुपियाँ कति हो त्यस्तो पाराले भनिदिनु भयो भने चाहिँ कति पर्छ हो त्यस्तो हजुर ए हजुर हजुर ब्याङ्क तपाईँको त्यो कुन चाहिँ ब्रान्चमै आएर उयो गर्दा भइहाल्यो है समय त्यस्तो कुनै उयो छैन जति समयमा आउँदा नि भयो हजुर हजुर ए हजुर हजुर हुन्छ त्यसो भए तपाईँको म ब्रान्चमै भिजिट गरेर फर्दर त्यो इन्फर्मेसन लिन्छु नि ल हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ